कालिम्पोङ जिल्लाको हावापानीको कुरा गर्नु भने धेरै राम्रो रहेको छ तर हाम्रो क्षेत्र चाहिँ कालिम्पोङ जिल्लाको तल्लो स्तर पर्ने हुनाले त्यहाँको तापमान चाहिँ सामान्यतया अधिक नै हुन्छ अनि वर्षाको समय पानी पनि धेरै पर्ने र मौसम विभिन्न प्रकारका परिवर्तन भइराख्ने खालको पाइन्छ र मैले उखुम ग बाढी खडेरी विभिन्न प्रकारको जाडोको अनुभवहरू गरेको छु किनभने जब म कालिम्पोङ जिल्लामै पास त्यसको कालिम्पोङ जिल्लाको पूर्वपट्टि ए उत्तर उत्तरी भेकमा जाँदाखेरि त्यहाँ स्थानमा चाहिँ धेरै जाडो हुने र त्यस्ता जाडोमा बसेको अनुभव मैले गरेको छु कस्तो रहेको छ भने त्यहाँनिर पानी छुन पनि मन नलाग्ने नुहाउनओर्न अनि बिहानै मुखसुख धुनओर्न पनि साह्रो पर्ने साथै त्यहाँका बाहिर निस्किएर हिँड्नओर्न अन्त साथीभाइहरूसँग भेट हुन पनि साह्रो पर्ने रहेको अनुभव मैले गरेको छु तपाईँको जीवनमा म मेरो जीवनमा चाहिँ मौसम परिवर्तन भएको अनुभव मलाई पुरा थाहा छ किनभने पहिला पहिला हामी सानो हुँदाखेरि जस्तो प्रकारको जाडो र गर्मी हुन्थ्यो अहिले त्योभन्दा धेरै बढेर गएको हामी देख्नसक्छौँ र मैले पनि त्यो अनुभव गरेको छु